हेलो अँ भन्नुहोस् कसलाई खोज्नुभयो अँ भन्नुहोस् के भन्नु न अँ भन्नुहोस् अँ भन्नुहोस् अहिले बाख्राकोटमा बाख्राकोट एउटा सिक गार्डन भएको छ सिक गार्डन भन्नाले अब जुन गार्डनमा चाहिँ मालिकले केही मालिक पक्षले केही हेरेको छैन र यहाँ कुनै भारतीय एउटा के रे अहिले कमिटी हैन अर्कै कम्पनीले चलाउँदैछ सम्मेलन टी क कम्पनी भन्ने एउटा टी कम्पनीले चलाउँदैछ र यहाँका मजदुरहरू चाहिँ बडा दुखी छन् के कारणले दुखी छन् भने यहाँका जति पनि अहिले रिटायर बस्नुपर्ने ती रिटायर बस्नेहरू रिटायर बस्न पाएका छैनन् कम्पनीले बित्तिकै ग्रेच्युटी र प्रोभिडेन्ट फन्ड दिनुपर्छ त्यो ग्रेच्युटी प्रोभिडेन्ट फ पाएका छैन विगत दस वर्षदेखि यताकाहरूले पाएका छैनन् त्यो कारणचाहिँ के हो भने डङ्कन्स एग्रो इन्डस्ट्रिज कम्पनीले चाहिँ पहिला यो कम्पनी चलाउँदै थियो र बिचमा गएर यहाँ कम्पनीले हात छोड्दियो र यो पहिलाका म्यानेजरहरूले नि हजुर मैले बुझ्न सकिनँ फेरि रिपिट गर्नुहोस्

यो विगत के रे दुई हजार चार पाँचदेखि माने दुई हजार चार पाँचदेखि नै यो कम्पनीको ढलफल थियो त्यहाँदेखि यताकाहरूले जति पनि यो प्रोभिडेन्ट फन्ड ग्रेच्युटीहरू पाएका छैनन् र क बिचमा कम्पनी बन्द यो चिया बगान बन्द भएपछि त्यहाँ के गरे भने ती चियाबगानकाहरूले त्यहाँ जति पनि आफैले कम्पनी के रे एउटा कमिटी गठन गरे नौदेखि र अहिले टी सम्मेलन सम्मेलन टी कम्पनीले लिए पनि तिन तिन महिनामा यहाँको प्रबन्धकहरू बदली भइरहेका छन् दुई हजार एक्काइसदेखि सम्मेलन टी कम्पनीले चलाउन थालेको अँ अहिलेसम्म ग्रे ग्रेच्युटी प्रोभिडेन्ट यिनीहरूले नि दिनुसकेको छैन यो यो कारण चाहिँ एउटै छ यो अब कम्पनी यो स्थायी कम्पनी छैन यो र सिक कम्पनी हुनाले गर्दा यो यस्तो घटना हुँदैछ हजुर रिपोर्ट लिनलाई चाहिँ अब के रे कुनै पनि टाइममा आउनुहोस् तर आउनुभन्दा पहिला अलिकति तपाईँ फलाना दिन आउँछु भनेर जनाउनुहोस् अहिलेलाई राखेँ ल